भाइ म त तपाईँको एजेन्सीबाट एउटा गाडी बुक गरेको थिएँ त्यो गाडी त कस्तो मैला रहेछ सिटहरू पनि मैला न मैला बस्नु पनि घिनैलाग्दो हो फेरि अहिले कोभिडको टाइममा त माक्स पनि नलगाएको ड्राइभरलाई भन्दा भन्दा बल्लबल्ल माक्स लगायो हामी गजलडुबा जानुआटेका थियौँ कस्तो मैला थियो गाडी त